हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ रेसिडेन्सहरू पुरा छ त्यहाँबाट रिसर्टहरू छ होम्स्टेहरू छ हेन यसमा अलग अलग लाग्छ सिङ्गल बेडको अलग्गै दाम हुन्छ अन्त डबल बेडको अलग्गै दाम हुन्छ होम्स्टे अन्त भाडाहरू चाहिँ अलग अलग छ होइन जस्तो कि एक दिनको चाहिँ होमस्टेहरूमा खानासानासित सबै लिएर एकदिन बसेको चाहिँ पन्ध्र सयहरू लान्छ

यति नै हो भन्नु पर्ने अरू केही त छैन हुन्छ थ्याङ्क्यु